मैले चाहिँ अब एग्रिकल्चरपट्टि चाहिँ मेरो पुरा तन मन धन छ हो अन्त त्यसमा प्रायः चाहिँ अब खेतीपाती भनेपछि चाहिँ अब पुरै मरिमेट्छु र बारीमा चाहिँ अब यस पालि चाहिँ मैले एउटा नयाँ जग्गा लिएको छु र त्यो जग्गामा चाहिँ र पानी बिस केजी जस्तो पाइप चाहिँ अब सिलगढी जान्छु बिचमा बिचमा सिलगढी गएर चाहिँ त्यो हरियो पाइप सत्तर अस्सी रुपियाँ गोटाको केजीको चाहिँ ल्याउँछु ल्याएर चाहिँ अब मैले आफै नै एउटा स्वनिर्भर चाहिँ अब कसरी हुनु भन्ने कुरोमा मैले चाहिँ के गरेको छु भन्दाखेरि चाहिँ सिलगढी बिचमा गएर चाहिँ पाइप ल्याउने र त्यहाँ चाहिँ मेरो एउटा बारी छ धोत्रे भन्ने जग्गामा त्यो चाहिँ अलिकति ठन्डा पर्छ भनौँ न चिसो हुन्छ र त्यहाँ चाहिँ मैले गए साल चाहिँ नि चार सौवटा खोर्सानी चाहिँ लगाएँ चार सयवटा खोर्सानी लगाएको छु र त्यसमा अब मैले प्रायः अहिले डेली नै प्रायः जस्तो खोर्सानीहरू टिप्छु तिन सौ चार सौ अब बिक्रीबट्टा भई नै बस्छ र त्यसमा अझै मैले त्यहाँनिर नै खोर्सानीको बरबिरुवाहरू पनि पुरा रोपेको छु र आज मात्र मैले यहाँ दार्जिलिङ बजारबाट कोपीको बिउ बन्दकोपी फुलकोपी

धनिया गाजर बिट मुला सबैको एउटा बियो बिरुवा पनि लगेर गएको छु र त्यहाँ चाहिँ अब यसरी बिचमा चाहिँ अब भरे भोलि चाहिँ म मजाले त्यहाँ के गर्छु छान्छु मल दिएर चाहिँ त्यो सबै बरबिरुवा चाहिँ म एउटा गाईको गोबरमा चाहिँ मजाले त्यहाँनिर एक डोको मलमा धनियाको बिउ छर्छु फेरि एक डोको उयसमा मुलाको छर्छु एक डोको एक डोको जस्तो मुलाको उसमा मलमा बन्दकोपीको राख्छु फेरि अलिकति उता फुलकोपीको राख्छु अन्त सिमीहरू पनि सिमीको घिरौँलो सिबीको बिउहरू पनि लगेको छु त्यहाँनिर र त्यहाँ चाहिँ मैले प्रायः मात्रामा चाहिँ अलैँची पनि रोपेको छु अलैँचीहरू यो लोकल अलैँची पनि पुरा मात्रामा रोपेको छु एकदमै राम्रो हुन्छ र मलाई मनपर्ने भनेको नै खेतीपाती हो किनभने पुरा म खेतीपातीपट्टि चाहिँ रुचि राख्छु अब त्यसरी रुखहरू पनि अब धेरै प्रकारको रुखहरू पनि अब मैले रोप्छु र अब बिहान उठ्छु बिहान उठ्छु उठेर आएर चाहिँ म त्यहाँनिर पाइपबाट तिन घन्टा जस्तो सागलाई खोर्सानीलाई गाजरलाई बिटलाई सलगमलाई मुलालाई अलैँचीलाई चाहिँ एकदमै मात्रामा के गर्छु पानी लगाउँछु उसरी नै यस पालि मैले त्यहाँनिर चाहिँ अब हाम्रो चाहिँ फेरि के छ भन्दाखेरि एग्रिकल्चरमा चाहिँ त्यहाँनिर चाहिँ एउटा अहिले चाहिँ ज्यादा मात्रामा चाहिँ अब मृगहरू बँदेलहरू पनि एकदमै ज्यादा मात्रामा लाग्न थाल्यो र त्यहाँनिर चाहिँ मैले पमपमी फुल रोपेर चाहिँ वरिपरि बारिदिएको छु जसले गर्दाखेरि बारिदिएँ पनि मैले त्योभित्र चाहिँ खेती किसान गर्छु ज्यादा मात्रामा चाहिँ यस पालि म चाहिँ त्यहाँनिर बँदेलहरूलाई सुरक्षा दिनको लागि चाहिँ इस्कुस चाहिँ त्यहाँनिर चलनी इस्कुस रोप्ने तिन जग्गा गरेर रोप्छु तिन जग्गा चाहिँ म त्यहाँनिर फेन्सिङ गर्छु जसमा चाहिँ त्यहाँनिर बँदेलले चाहिँ बँदेलले चाहिँ त्यहाँनिर त्यो रोकटोक गर्न नसकोस् किन भन्दाखेरि फलामको तारहरूमा चाहिँ फलामको तार बनाएर दियो भने चाहिँ त्यो कहिले पनि बँदेलले मृगले चाहिँ त्यहाँनिर बाँसको बार जस्तो तोडेर जान सक्दैन नि त र त्यसले गर्दा चाहिँ मेरो चाहिँ त्यो छ खास ध्यान चाहिँ र मलाई चाहिँ एकदमै मनपर्ने चाहिँ के हो भन्दाखेरि चाहिँ खेतीपाती चाहिँ मलाई एकदमै ज्यादा मात्रामा चाहिँ मनपर्छ जसले गर्दा चाहिँ म बिहान बेलुका के गर्छु खेतीपाती गर्छु जसले गर्दाखेरि चाहिँ मेरो एकदमै जिउडाल शरीर पनि स्वस्थ्य छ